दार्जिलिङ जिल्लाका मुख्य उद्घोष र आर्थिक क्षेत्र के के हुन् भन्दाखेरि चाहिँ अब दार्जिलिङ जिल्ला चाहिँ अब मुख्य रूपले चाहिँ कृषि क्षेत्रमा निर्भर गर्दछ जसमा चाहिँ चिया कमानहरू चाहिँ अब दार्जिलिङ जिल्लाको चाहिँ अब मुख्य आर्थिक स्रोत हुन् दार्जिलिङ जिल्ला चैँ आबो चिया चियाका कमानहरूबिना चाहिँ अब केही नै छैन दार्जिलिङ जिल्लामा हो भन्न पनि सकिन्छ अनि दार्जिलिङका मानिसहरू प्रायः जस्तो नै प्रायः जस्तो त होइन अब सबै मानिसहरू नै चियाको कमानमा काम गरेर है आफ्नो जीविका चलाउने गर्छन् दार्जिलिङ जिल्लामा यो चिया चाहिँ आबो सरकारी रूपमा चाहिँ नभएर चाहिँ आफ्नो कम्पनीहरूले चलाउने गर्दछन् जसमा चाहिँ धेरै नै जसले गर्दा चाहिँ अब धेरै नै अब दु ख भइरहेको अब मेस महसुस भइरहेको हुन्छ यहाँ अब कमाने मानिसहरूलाई अनि सिन्कोना सिन्कोना बगान पनि छ दार्जिलिङमा जसमा चाहिँ सिन्कोना बगान चाहिँ कम्पनीको नभएर चाहिँ यो चाहिँ अब सरकारकै हो वहाँनिर चाहिँ सरकारले चलाइरहेको छ सिन्कोना बगान चाहिँ तर चिया कमान चाहिँ भनौँ आआफ्नो कम्पनीले आआफ्नो क्षेत्रमा आआफ्नो चलाइरहेका छन् अनि आआफ्नो मर्जी गरेर उहाँहरूले चलाइरहेका छन्